हजुर ए हजुर राम्रै छु म त तपाईँ चाहिँ ए अनि म चाहिँ नि यहाँ दोकानमा बसिराखेको छु ए मैले चाहिँ नि यहाँ सानो चियाको दोकान खोलेको छु हजुर चियाको दोकान हजुर अब यसमै कमाइ हुनुथाल्यो त्यसले गर्दा हजुर चियापत्ती चिया दुइटाकै हजुर मैले चाहिँ नि यता दार्जिलिङबाट लिएर आउँछु मतलब दिनमा त धेरै प्रोडक्ट हुन्छ त्यसरी मतलब गिन्नु त सक्दैन तर प्रोफिट चाहिँ हुन्छ है दिनमा प्रोफिट चाहिँ दिनमा फाइभ हन्ड्रेड सिक्स हन्ड्रेडको हुन्छ

मैले चाहिँ अलिक धेरै नै दिन भयो दुई हजार पाँचमा खोलेको थिएँ मैले चाहिँ

हजुर हजुर चिया त राम्रै पाइन्छ अनि तपाईँहरू पनि आउनुहोस् न कैले आउनुहुने खै हजुर आउनुहोस् न त अनि हाम्रो कस्टमर चाहिँ अब भगवान समानको हो हैन आउनुहोस् अनि आएर खाएर जानुहोस् हजुर अब भगवान समानको नै हो नि सबैजना हजुर आहिले त दिनभरि दोकानमै छु त्यस्तै सिच्वेसन भयो अब घरको परिवारलाई सम्हाल्नुपर्यो हजुर हजुर हजुर मेरो एड्रेस चाहिँ यहाँ कालचिनी हो अनि कालचिनीको कालचिनीमा आएपछि चाहिँ आउट डिभिजन भनेर बुकिङबारीमा पर्छ हजुर हजुर गाउँमा खोलेँ अनि म चाहिँ अनि म अहिलेको लागि राख्छु ल ल ल हुन्छ